इडेन हस्पिटलमा चाहिँ अब जस्तै अब एकदम सुबिस्ता छ अहिलेको पुरै सामानहरू नै हालिरहेको नै छ एकदम राम्रो नै बनाइदिई नै रहेको नै छ इडेन हस्पिटलतिर अब खरसाङको सबडिभिजनल हस्पिटल युमा नर्सिङ होम डाइगोनोसिस सेन्टरतिर चाहिँ अब एकदम राम्रो नै छ अब सबै अब जुन बिमारीहरूलाई अँ छिट्टो पुऱ्याउँदा चाहिँ होइन एकदम राम्रो उपचार हुने चाहिँ चान्सेसहरू एकदमै नै राम्रो नै छ होइन उयो गर्नेमा चाहिँ एकदम राम्रो खाले गर्ने उइस मात्र गरेर एकदम हाम्रो नै लागि नै रहेको छ अनि जति सक्दो चाहिँ अब बिमारी सिमारी हुँदा अहिले चाहिँ युमा जुन इडेन हस्पिटल छ इडेन हस्पिटलमा चाहिँ एकदम फ्रीमै गर्दिने जस्तै स्क्यानिङहरू गरिदिने ब्लड प्रेसर उइसको कुनी के केको एमआरआईहरू गर्ने चाहिँ एकदम फ्रीमा नै दिइरहेको नै छ होइन एकदम राम्रो नै लागि नै रहेको छ